हजुर हजुर

हजुर हजुर हजुर दिन्छु नि अब सबैजना जाँदाखेरि फेरि मान्दैन होला नि त उ त ए हुन्छ हुन्छ लानुहोस् न तपाईँहरूले तपाईँहरूको रिस्कमा लगेर राम्रोसँग अब ल्याइदिनु होस् होइन

हजुर हजुर प्याकेट लन्च लान्छ ए हजुर ए हजुर त्यसको लागि चाहिँ हामीले एक्सट्रा पे गर्नुपर्छ अनि ए हजुर हजुर कति जस्तो दिनुपर्छ मिस हजुर अनि त्यो खानाहरूको चाहिँ पर्दैन हजुर हुन्छ उसो भने हुन्छ हजुर हजुर म्याम अनि कति मतलब कति कुन कति बजी चाहिँ नानीलाई रेडी पारेर निकालिदिनु कति तारिक लानुहुन्छ म्याम ए हुन्छ हुन्छ म रेडी गरेर रोडसम्म निकालिदिन्छु नि बे अब बेलुका त अलिक छिट्टै आउनुहुन्छ होला नि त नि मिस अहिले त पानीहरू परिबस्छ ए हजुर हुन्छ लानुहोस् न त अब साथीहरू जाँदाखेरि उसले ऊ पनि जानै इच्छा गर्छ होइन साथीहरूसँग अब सबै टिचर्सहरूसँगै सबै ए हजुर ए हुन्छ ल ल